मैले केही दिन अगाडि अनलाइनबाट सामान मगाएको थिएँ सामान चाहिँ के थियो भन्दाखेरि एमाजोनबाट मैले लुगा मगाएको थिएँ सर्ट र पेन्ट जुन चाहिँ अफरमा अनलाइनमा दिइराखेको थियो है अन्त त्यसमा दाम तपाईँको चौध सयहरू थियो एमाजोनबाट अनलाइन मगाएको थिएँ अनि त्यसमा जुन चाहिँ प्रकारको त्यो डिस्क्रिप्सन हुन्छ नि अब जुन चाहिँ एमाजोनमा दिएको जुन चाहिँ कलर भयो मटेरियल्स भयो होइन कतिको फिटिङ हुन्छ त्यो साइज भयो अन्त मैले त्यो मैले हेर्दा एकदमै राम्रो थियो क्या एमाजोनमा अनि मैले त्यसबाट मैले अर्डर गरेँ बा हप्तादिन जस्तो भयो होला सायद त्यो सामान मेरोमा मैले रिसिभ गरेको तर त्यो जुन चाहिँ मैले त्यहाँ जुन चाहिँ देखाइरहेको थियो अनलाइनमा त्यो भन्दा चाहिँ अब एकदमै यो अर्कै आएको छ क्या त्यसमा जुन चाहिँ कलर देखाइरहेको थियो जुन चाहिँ मेटेरियल्स देखाइरहेको थियो जुन चाहिँ कटनको भनिरहेको थियो त्यो भन्दा चाहिँ यहाँ चाहिँ एकदम बेग्लै नै आइरहेको छ अनि अनलाइनमा कतिवटा कुरा चाहिँ राम्रै पाउँदैछ होइन तर कतिवटा कुरा चाहिँ अब लुगाहरूमा चाहिँ एकदमै त्यहाँ देखाउनु चाहिँ अर्कै देखाउँदैछ यता चाहिँ फेरि अर्कै आउँदैछ क्या अनि जुन चाहिँ साइज भयो जस्तै अब थर्टी भयो थर्टी टू पेन्टको साइजहरू भयो होइन त्यो साइजहरू पनि उता चाहिँ तपाईँको थर्टी टूमा अब अर्डर गर्यो यता लेख्नु चाहिँ थर्टी टू नै लेखेको हुन्छ त्यो त्यसको त्यो साइज क्या तपाईँको थर्टी टूको जग्गामा लेख्नु चाहिँ थर्टी टू तर साइजै थर्टी कोही बेला थर्टी थ्री थर्टी फोर त्यस्तो खालको प्रकारले आइरहेको छ क्या अनि मटेरियल्स पनि जुन चाहिँ उनीहरूले अब यस्तो कटनको यो त्योहरू भनेर त्यहाँ डिस्क्रिप्सन गरेको हुन्छ है त्यहाँ लेखेको छ त्योभन्दा चाहिँ मैले जुन चाहिँ मैले मेरो आजसम्मको अनुभवमा चाहिँ मैले जुन चाहिँ त्यो मगाएँ त्यो त्योभन्दा चाहिँ एकदमै बेग्लै कलर पनि त्यहाँ एकदमै चकिलो देखाइरहेको थियो क्या अनलाइनमा तर अब यहाँ आउँदाखेरि चाहिँ त्यो कलर पनि अब त्योभन्दा एकदमै अर्कै रहेछ त्यहाँ चाहिँ एकदमै चकिलो यता चाहिँ अब एकदम फेडेड खालको एकदम कम्ती अब राम्रो भनौँ न कस्तो भनौँ अब त्यो प्रकारको सामानहरू अनलाइनबाट मैले हिजो अस्ति रिसिभ गरेँ अनि जुन चाहिँ दाममा मैले त्यहाँबाट मगाएँ अनलाइनबाट मगााएँ त्यो दाममा त मैले अफलाइनमा त्योभन्दा राम्रो पाउँथे अनि रिटर्न उनीहरूको जुन चाहिँ पोलिसी छ अहिले अब रिटर्न पोलिसी पनि छैन रहेछ उनीहरूको अहिले सामान थाप्यो अब त्यो सामान अब जुन चाहिँ मैले लुगा थापेको छु त्यो रिटर्न पनि नहुने रहेछ हो त्योमाथि अब त्यो साइज पनि ठुलो आएको छ मैले मगाएको थर्टी टू त्यसमा लेख्नु चाहिँ थर्टी टू नै लेखेको छ तर त्यो साइज अब त्यो भन्दा बेसी ठुलो छ क्या अनि मटेरिल्स पनि त्यसको त्यो जुन चाहिँ उनीहरूले कटन भन्यो यहाँ अब त्यस्तो कटन पनि मिक्सअप पोलिस्टारसँग मिक्सअप भएको रहेछ अनि ओभरअल अब यो एक्सपेरिएन्समा चाहिँ मलाई चाहिँ अब यो चाहिँ एकदमै ठिक लागेन जुन चाहिँ उनीहरूले डिस्क्रिप्सनमा जुन चाहिँ दिएको थियो हामीले पैसा दिएर किनेको चिज हो तर अब उनीहरूले जुन चाहिँ प्रकारको पठाएको छ है त्यो चाहिँ अहँ किनभने जुन चाहिँ प्रकारको हामीले पैसा दिन्छ त्यही हिसाबले हामीले सामान पाउनु पर्ने थियो अनलाइनबाट अनि जुन चाहिँ सामानको डेलिभरी जुन चाहिँ टाइम थियो उनीहरूले हप्ता दिन भनेको तर आउनुमा मोटामोटी तपाईँको हप्ता दिन बेसी नै लाग्यो आठ नौ दिन लागेको थियो अनि जुन चाहिँ प्रकारको सामान आयो त्यो समानमा पनि उनीहरूले भनेको जस्तो सामान थिएन अनि अब रिटर्न गर्न खोज्दैछु मैले त्यो रिटर्न पनि भएको छैन किनभने उनीहरूको रिटर्न पोलिसी नै छैन रहेछ अनि अब ओभरअल अब अहिले चाहिँ यो जुन चाहिँ मैले अनलाइन सामानहरू मगाएको छु जुन चाहिँ लुगाहरू मगाएको थिएँ त्यसमा चाहिँ मलाई चाहिँ अनलाइनमा चाहिँ त्यस्तो ठिक लागेन त्योभन्दा बरू भन्दा चाहिँ त्यो दाममा त्यति नै पैसामा तपाईँले अफलाइन गएर बजारमा गएर त्योभन्दा राम्रो राम्रो छानी छानी तपाईँले त्योभन्दा अलिकति अझै बेटर क्वालिटीको लुगाहरू चाहिँ पाउने रहेछ आजसम्म चाहिँ मेरो अनुभवमा चाहिँ अब यस्तो भयो अहिले चाहिँ